हेलो ए सुसमा प्लान्ट हो सुसमा गार्डनिङ गर्ने हो ए तपाईँको नर्सरी ऊ यहाँ माथि छ नि ए सुन्नु होस् न मलाई एक दुइवटा प्लान्टको बारेमा जान्नु मन थियो कि अन्त पटमा कुन चाहिँ हाल्दा चाहिँ छ ठिक हुन्छ भनेर के त होइन हो भित्र सजाउनुको लागि हो कि भित्र

अन्त सान्सानो पटमा हुन्छ र ए सक्कुलेन्टहरू नि ए हजुर ए मैले उयो मेरो चाहिँ खालि होम स्टे छ कि त्यहाँ सजाउनुको लागि सान्सानो पटमा चाहिँ चाहिएको थियो प्लान्ट कि अन्त मैले तपाईँकोमा सुनेको थिएँ बेच्नेहरू भनेर कि अन्त के कसो गर्नु पर्छ तपाईँलाई सोधौँ भनेर नि

ए हजुर हजुर ए ए हजुर सुन्नु न सिजन फुलको लागि चाहिँ कुन ठिक हुन्छ होला हो ए हजुर राम्रो देख्छ नि मलाई यो गार्डनमा अगाडि हाल्नु थियो कि सान्सानो पटमा हालेर चाहिँ यसो घेरा बनाएर राख्नु के हो अगाडि घर अगाडि पप्पी फुल राम्रो हुन्छ नि दसैँ आउँदा त्यो झललल्ल देखोस् भनेर हो कि म मान्छेले गदवरी लगाउनु पऱ्यो नि तपाईँकोमा कलर कलरको पाउँछ होला नि ए म त्यसो भए तपाईँकोमा आएर लिन सक्छु है हजुर ए सुन्नु न दामहरू कस्तो कस्तो छ हो ए म ए हुन्छ तपाईँकोमा म कति बजेतिर आउँदा हुन्छ होला हौ दिदी भोलि बिहान दश बजे हुन्छ हुन्छ म तपाईँलाई भेट्छु ल दिदी घरमा हुनु हुन्छ होला नि है हुन्छ हुन्छ हुन्छ हुन्छ